हलो नमस्ते नमस्ते गुरुआमा हजुर ए हजुर मेरो मेरो विचारमा चाहिँ मलाई चाहिँ यस्तो लाग्छ है यो रिपब्लिक डे आयो हैन त्यही हाम्रो लागि हामी समस्त भारतबासीको लागि चाहिँ एकदमै राम्रो अब एउटा गौरवको क्षण हो हैन अनि यसलाई चाहिँ हामीले एकदमै कल्चरल रूपले हैन यसलाई चाहिँ कुनै पनि मोडिफिकेसन नगरिकन हैन कुनै पनि परिवर्तन नल्याइकन हामी जे जस्तो छौँ है त्यस्तो हिसाबले चाहिँ हामी सेलिब्रेसन गऱ्यो भने चाहिँ यो कार्यक्रमलाई हामीले त्यस्तो प्रकारले प्रेजेन्ट गऱ्यो भने चाहिँ एकदमै राम्रो हुन्छ भने चाहिँ अब मलाई लाग्छ अनि अब तपाईँले चाहिँ के कस्तो खाल्को सजेसनहरू सुझाउहरू चाहिँ अब यो कुरामा राख्नु हुन्छ हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर

हजुर हजुर मलाई हजुर इन्टरटेनिङभन्दा पनि हामीले चाहिँ नानीहरूलाई नयाँ कुरो अब इन्टरटेनमा मात्रै पनि ध्यान हैन हैन तर अब हामीले चाहिँ एउटा नानीहरूलाई चाहिँ अब एउटा न्यास्नलिजमको बारेमा सिकाउनु चाहिँ मलाई जरुरी लाग्छ किनभने अब इन्टर्टेन्मेन्ट त हामी हमेसा अब कुनै न कुनै क्षणमा कुनै न कुनै टाइममा हामी गरिरहेको हुन्छौँ है तर अब मलाई चाहिँ लाग्छ एउटा हामीहरू नानीहरूमा है आउने उनीहरू त देशको कर्णधार हो अनि उनीहरूलाई चाहिँ न्यास्नलिजम अब एउटा राष्ट्रियतावाद सिकाउनु चाहिँ एकदमै जरुरी छ त्यही कारण चाहिँ मलाई लाग्छ हामीले चाहिँ यो राष्ट्रियतावाद सिकाउनुको लागि चाहिँ हामी एउटा साना साना अब जस्तै भयो भगत है भगत सिंह हैन अनि यस्तो जति पनि फ्रिडम फाइटर्सहरूको बारेमा उनीहरूको जीवनीको बारेमा एउटा हामीले भनेर उनीहरूलाई हैन एउटा सानो सानो स्पिचहरू उनीहरूको जीवनीको बारेमा स्पिचहरू गरेर एउटा हामीले देखायौँ भने चाहिँ उनीहरूको मनमा एउटा छाप बस्छ कि हामीले त्यसै अहिले जुन सौलियतहरू है जुन अब फ्रिडमहरू हामीले अहिले त्यसलाई उपभोग गरिरहेको छौँ हैन त्यो चाहिँ त्यस्तो सजिलो चाहिँ अब हामीले पाएको हैन त्यस्को लागि चाहिँ कति कति मान्छेले योगदान दिएको भन्ने कुरा चाहिँ हामीले उनीहरूलाई सिकाउनु चाहिँ एकदमै जरुरी छ त्यही कारण अब म चाहिँ त्यही भन्छु इन्टर्टेनमेन्टभन्दा चाहिँ बेसी चाहिँ न्यास्नलिजम राष्ट्रियतावाद उनीहरूलाई थ्रु स्क्रिप्ट एउटा नाटकहरू गरेर हामीले देखायौँ भने त्यो चाहिँ अब एकदमै उनीहरूको मनमा पनि छाप बस्छ र उनीहरूलाई पनि प्रेरणा मिल्छ कि हामीले अब देशको लागि चाहिँ यो गर्नुपर्छ भन्ने कुराहरू चाहिँ लाग्छ मलाई चाहिँ हैन अनि अब हुन त अब नानीहरू हो उनीहरूलाई अब बिच बिचमा ब्रेक पनि चाहिन्छ अनि अब हामी त्यस्तो खाल्को गरौँ न बिहान अब मर्निङको सेसनमा त अब एउटा राष्ट्रिय गान त हाम्रो त एकदमै मेन इम्पोर्टेन्ट कुरा हो है त्योदेखिन् सुरु गरेर चाहिँ हामीले अब एउटा फ्रिडम फाइटर्सहरू हरेक फ्रिडम फाइटर्सको जीवनीलाई लिएर एउटा है सानो सानो स्पिचहरू गरेर अनि बिच बिचमा उनीहरूलाई एउटा स्पोर्ट्सको रूपमा सानोतिनो खेलहरू खेलाएर एउटा इन्टरटेनमेन्ट दिने कामहरू पनि गरौँ अनि एउटा नृत्य है सङ्गीतहरूले पनि उनीहरूलाई इन अब बिच बिचमा गरेर अब त्यसपछि आउने अडियन्सलाई पनि मजा होस् नानीहरूलाई पनि त्यो दिनको चाहिँ मजाले त्यस्को अब सही रूपमा चाहिँ अब त्यो त्यो दिनको चाहिँ उनाहरूले उपभोग गर्न सकोस् भन्ने कुरा चाहिँ म चाहिँ चाहन्छु हजुर हजुर हजुर हजुर हजुर हुन्छ हुन्छ हुन्छ हुन्छ भोलि टिचर काउन्सिलको मिटिङमा फाइनल गरौँ न हुन्छ हुन्छ हुन्छ हुन्छ धन्यवाद हुन्छ